बालककालमा चाहिँ हामी थुप्रै खेलहरू खेल्ने गर्थ्यौँ त्यसमध्ये चाहिँ एउटा लुकिचोरी थियो त्यसमा चाहिँ हामी थुप्रै साथीहरू भएर खेल्ने गर्थ्यौँ एकजना साथीले चाहिँ एकदेखिको दससम्म गन्ती गर्दा चाहिँ अरू साथीहरू लुक्ने गर्दै थियो र उसले चाहिँ ती लुकेकोहरूलाई चाहिँ पालैसँगले खोजेर निकाल्नुपर्ने थियो